हेलो कालिम्पोङ टुर एन्ड ट्राभल्स हो हजर मलाई यता जेरम भाइले तपाईँको नम्बर दिनु भएको थियो कि हजर त्यही त गाडीको विषयमा सोधैँ भनेर मलाई एउटा ठुलो इनोभा गाडी चाहिएको थियो कि हुनु त हामी फ्यामेली पिकनिक जानेवाला छ हो पिकनिक भन्दा पनि अब पिकनिक घुम्नु त्यस्तै सानो ट्रिप लिएर अन्त त्यसको कति जस्तो पर्छ होला भनेर अलिक मलाई भनि दिनुहोस् न भनेर तपाईँलाई फोन गरेको थिएँ कि हजर हामी त्यो डाइरेक्ट होइन बिच बिचमा जतिवटा पनि घुम्ने जग्गा छ त्यहाँनिर निस्किँदै यसो तातो चिसो चिया पानी खाँदै हिँड्ने छौँ हो कति जस्तो पर्छ बिहान गएर बेलुका फर्किहाल्ने हो हजर सम्झिनुहोस् बिहान यहाँबाट हामी आठ बजी हिँड्यो भने पनि बेलुका आठ बजी भित्रमा त हामी फर्किन्छौँ हजर के कति पर्छ हुन्छ मलाई एकपल्ट म्यासेज गरिदिनुहोस् न ल